दाजु म चाहिँ अनुराग बोलेको अप्पर भागुबाट अनि मैले चाहिँ मेरो फ्यामिलीलाई घुमाउने प्लान गरेको छु गाडी मिल्छ कि मिल्दैन होला अनि आउनुजानुको खर्च कति लाग्छ होला त्यही सोध्नु लागि कल गरेको अनि मलाई चाहिँ अब अब कुनै सिट भएको गाडी चाहिएको हो